म फ्री टाइममा घरमा आएर मेरो हाउस वाइफलाई केही घरको कामको लागि हात बढाइदिन्छु उसले उसलाई सघाइदिन्छु अन्त क्रिकेट बसेर हेर्छु घुम्नु जान्छु फ्री टाइममा सन्डे सन्डे पारेर यसो मेरो नानीलाई छोरालाई पिक्चर हे देखाउन लान्छु मेरो मिसेसलाई घुमाउनु लान्छु अन्त यसरी नै टिभी सिबी हेरेर म आफ्नो टा टाइमलाई पुरा गर्छु